हाम्रो यहाँ कुनै स्पोर्ट्सहरू छ भने हाम्रो कुनै अब हामीलाई खेल्ने अब होइन छ छ क खेल्ने अब खेल्ने अब खेल्नु जान्छ भने हामी कुनै अब थाहा छैन भने हामी हाम्रो अब सर छ हाम्रो यहाँ ताकि हामी सबै अब गाउँले पनि चिन्ने गर्छ होइन अनि केटाकेटीहरूले सबले चिन्ने गर्छ किनभने सर चाहिँ अब खेल्नुमा भन्दा सबै उसलाई थाहा छ अब खेलकुदको बारेमा होइन ल अब फुटबल क्रिकेट जस्तो बास्केटबल भयो इत्यादि उसलाई थाहा छ सबै कुरो थाहा छ अब हामीलाई कुनै सजेस्ट लिनु छ भने हामीलाई कुनै रुल्सहरू थाहा छैन भने हामी त्यही अनुसार हामी सरलाई गएर सोध्छौँ सरले हामीलाई सिकाउँछ ट्रेनिङ दिन्छ होइन अनि भएको हामी हाम्रो केटाकेटीहरूलाई पनि अब सिकाउने हामी गर्छौँ र प्लस अब हामी अझै हामी